मेरो घरमा एलपिजी ग्यासको कनेक्सन छ है आजभन्दा सात वर्ष अगाडि जुन प्रकारको केन्द्र सरकारको स्किमद्वारा एलपिजी ग्यास सबै घरमा दिने जुन सिस्टम बसाइयो त्यही अन्तर्गत मेरो घरमा पनि मैले अहिलेसम्म पनि चलाइरहेको छु है र यो एलपिजी ग्यास चलाउँदाखेरि एकदम मान्छेले धेरै यसको राम्रो सकारात्मक पक्ष पनि छ भने यसको नकारात्मक पक्षहरू पनि धेरै छ है जुन प्रकारले पहिली सस्तोमा सरकारले हामीलाई सिलिन्डर ग्यास एलपिजी ग्यास उपलब्ध गराउँथ्यो भने अहिले यसको भाउ बढेर आकाश छुइरहेको अवस्थामा हामी सामान्य परिवारमा जसरी हामीले धानी रहेको छु र हामीलाई धेरै कठिनाइको सामनाहरू गर्नु परिरहेको छ जस्तै हामीले दिनमा दु ख गरेर त्यस्तै एक सौ देखि दुई सौ कमाइ गरिन्छ भने यसको दाम अहिले एउटा एलपिजी सिलिन्डरको ग्यास दाम बढेर बाह्र सौदेखि लिएर तेह्र सौ पुगिरहेको छ र सरकारले यसको दाम बढाउँदै गइरहेको तुलनामा गर्दा हामी अहिले बिस्तारी बिस्तारी जति पनि रुरल एरियाहरूतिर बस्ने हामी जस्तो मान्छेहरूले चाहिँ एलपिजी ग्यासलाई कम चलाएर हामीले दाउरा पनि प्रयोगमा ल्याइरहेको छु पहिले त हाम्रो पितापुर्खाहरूदेखि लिएर दाउरा नै प्रयोग गर्ने गर्दथ्यो र जङ्गलमा दाउरामा पकाएको खाना चाहिँ एकदम मिठो र टेसिलो हुने कारणले गर्दाखेरि दाउरामा हो भने चाहिँ जसरी ठन्डा महिनाको टाइममा दाउरामा खाना पकाउँदै गर्दाखेरि वरिपरि बसेर आगो ताप्नु मिल्यो र न्यानो घरलाई न्यानो पनि बनाउने जुन प्रकारको दाउराको त्यो तापले गर्दा घरै न्यानो बनाउने त्यो प्रचलन पहिले पनि थियो र अहिले बिस्तारी मानिसहरूले फेरि पनि त्यही प्रथालाई चलाउँदै जाँदैछ र हामीले गर्नुपर्ने सबै कामहरू भन्दाखेरि यो एलपिजी ग्यासको दाम सरकारले चाँडो भन्दा चाँडो धेरै भन्दा धेरै घटाएको भए चाहिँ राम्रो हुने थियो र यसले गर्दाखेरि ब समयको बचत हुने थियो र कम समयमा छिटो खाना पकाउन पाइन्थ्यो